अब यात्रा सम्बन्धी भन्नुपर्दा चाहिँ होइन अब म हालैमा मैले दिल्ली भ्रमण गरेर आएको है म दिल्ली केही समयको लागि घुम्न भनेर गएको थिएँ है त्यही कुरालाई नै म मेरो अनुभवहरू भन्नु चाहन्छु होइन हजुर अब है अब त्यो यात्री यात्राको समयमा अब अब है विश्राम कक्ष भन्नु भयो है विश्राम कक्ष अब हामीले है होटेलहरूमा नि हामी बस्नु पर्ने हुन्छ होइन जसमा चाहिँ अब हामीले होटेलहरू खोज्दाखेरि जुन अब म्यापको माध्यमद्वारा होटेलहरू खोज्दाखेरि म्यापले पनि अब सही दिशा निर्देश नगरेको होइन अब भौतारिनु परेको होटेलहरूको लागि एकदमै घुम्नु एउटा होटेलमा जान्छु हुँदैन अब त्यहाँ पनि अभाइलेबल छैन अर्को होटेलमा जान्छु त्यहाँ गयो यति विघ्न दुःख है होटेलको लागि बल्ल बल्ल बल्ल बल्ल बल्ल पाउने त्यस्तो प्रकारको है बस्नुको निम्ति धेरै असुविधाहरू झेल्नु परेको थियो अब थाहा छैन अब अरूहरूले अरूहरूको अनुभव कस्तो छ है उहाँहरूले कस्तो प्रकारले होटेलहरू पाउनु हुन्थ्यो होला तर अब म मेरो अनुभव भन्दाखेरि चाहिँ मलाई चाहिँ अब समय लागेको थियो है होटेलको लागि अब हुनु पनि कति होटेलहरू राम्रो हुने कति नराम्रो हुने कोही धेरै महँगो होइन कोही सस्तो यस्तो प्रकारको होटेलहरू हुन्थ्यो होइन अब त्यस्तो प्रकारको त्यस्तै प्रकारले अब खानाको विकल खाना खाना न यति विघ्न उपलब्ध अब यति बिना पैसा छ जस्तो पैसा त्यस्तै प्रकारको खानाहरू है खानाहरूमा त कुनै प्रकारको अब अब बाहिर खानाहरूमा त्यस्तै है अब कतिवटा समस्याहरू हुन्छ कतिजनालाई बाहिर खानु है कति बिमारहरू हुन्छ होइन खानाहरू अब अब मेरो अनुभव भन्नुपर्दा चाहिँ खानामा चाहिँ त्यस्तो मलाई असुविधा त केही लागेन अब पैसा छ भने त खानाहरू जति पनि पाइन्छ यस्तै खालको अब समस्याहरूमा यो होेटेलहरूको चाहिँ अलिक समस्या लागेको थियो त्यो बेलामा अनि खानु पनि अब त्यस्तै हो बाहिरी खाना अब बेसी ओइली चिजहरूदेखि लिएर महँगो पनि उत्तिकै है यसले गर्दा चाहिँ स्वास्थ्यमा पनि अब म जब मैले त्यो दिल्ली भ्रमण गरिसकेपछि है म फर्किने समयमा बाटोमा म बिमारी पनि भएँ घरमा आएर घर आइपुग्दासम्म पनि म बिमारहरू भएको थिएँ अन्त मैले बुझेँ किन बिमार भएँ भन्दाखेरि चाहिँ सायद नयाँ त्यो नौलो परिवेश नयाँ परिवेश नयाँ ठाउँहरूको कारणले पनि होला भन्ने लागेको थियो विशेष गरी खानाहरूले गर्दाखेरि पनि त्यो खानाहरूको त्यो व्यवसाय खानाको समयको नमिलेर त्यस्तो प्रकारकोहरू पनि थियो त्यस्तोहरू रहेछ म पुरा बिमारीहरू पनि भएको थिएँ त्यो बेलामा